नमस्कार सर अघिल्लो यात्रामा जुन चाहिँ मैले गाडी बुक गरेको थिएँ त्यो एकदमै है एकदमै सुविस्तापूर्ण बित्यो मेरो र अहिले पनि म त्यही कारणले हजुरलाई कन्ट्याक्ट गरिरहेको छु र म यही सोध्न चाहन्छु कि आज पनि म जुन चाहिँ त्यो गाडीको नम्बर थियो चार जिरो थ्री फोर त्यो आज पनि यदि छ भने म त्यही गाडीमा सवारी गरेर दार्जिलिङदेखि एघार बजी सिलगढी जान चाहन्छु र हजुरले यसबारे जानकारी दियो भने अति अति असल हुने थियो